मेरो घरमा आफ्नो मान्छेहरू आउँदा मलाई खुसी लाक्छ नि कति दिन नभेट भएको मानिसहरूसँग भेट पाइन्छ राम्रो राम्रो खानाहरू बनाएर दिनु मन पर्छ के खानुहुन्छ उहाँहरूले त्यही खानाहरू म त बनाएर दिनु मन लाग्छ नि सबभन्दा ठुलो नै भेटघाट हो भेटघाट गर्नुहोस् आफूलाई मान्नु आउँदाखेरि आफू खुसी हुनुपर्छ खुसी भएर म उहाँहरूको सत्कार गर्छु कसैले के खानुहुन्छ कसैले पनिर खानुहुन्छ कसैले मासु खानुहुन्छ उहाँहरूको आफ्नो चोइस अनुसार खानाहरू राम्रोसँगले खिलाएर नै म उहाँहरूलाई विदा गर्छु